औ साथी त्यो अस्ति अनलाइनमा मगाएको थियौँ नि हामीले क्रिम तिमीलाई केही भएन मलाई त कस्तो त्यो क्रिमले नि पुरा एलर्जी भयो अन्त त्यो सेन्ट पनि एकदमै नराम्रो त्यही माथि मलाई त सेन्ट एलर्जी छ तिमीलाई थाहै छ टाउको दुखेर रातभरि सुत्न सकिनँ त्यो क्रिमले एकदमै राम्रो छैन त्यो क्रिम तिमीलाई कस्तो लाग्यो मलाई त एकदमै मनपरेन पैसा मात्रै खेर गयो त्यहाँ मैले रिभ्यूहरू हेरेर किनेको त्यो रिभ्यूहरू त बिच्चामा त्यो कम्पनीकै मान्छेले लेखेको होला हौ है त्यो रिभ्यूहरू पनि नभए त त्यस्तो नहुनुपर्ने त्यो क्रिम फेरि मैले मगाएको अर्कै थियो कि फेरि त्यो अर्कै खालको आएछ त्यो म त बटरको मगाएको थियो बटरको पनि होइन रहेछ कस्तो नराम्रो रहेछ हौ मलाई त मनैपरेन त्यो क्रिम अब फेरि त्यो फर्काउन पनि उयो भएन खोलामै गयो मेरो पैसा त ढुङ्गा हानेको खोलामा ढुङ्गा हानेको जस्तो भयो तिमीलाई कस्तो भयो त्यसले कि तिमीलाई फाप्यो हौ गोरी गोरी पनि देख्दैछु कि गोरी भयौ त्यही क्रिमले मेरो त पुरा घाउ अनुहारमा फोकाहरू निस्किरहेछ